हाम्रो कर्सियङमा चाहिँ यस्तो घुम्ने ठाउँहरू पुरै छ होइन अन्त हाम्रो कर्सियङको मेन चाहिँ उयो दुर्बिन डाँडा हो त्यहाँ चाहिँ अब मान्छेहरू घुम्ने गर्छ त्यहाँबाट भ्युसहरू हेर्ने गर्छ अन्त त्यो चाहिँ सहिदहरू कतिजना सहिदहरू भएको सिपाहीहरू सहिदहरू भएको कतिवटा कुराहरू त्यहाँ छ स्टाचूहरू छ त्यहाँ तपाईँहरूको पार्कहरू पनि त्यहाँ हुन्छ त्यहाँ चाहिँ टिकटहरू लिएर जानुपर्छ अन्त हजुर त्यो चाहिँ सबै मानिसहरूको लागि खुलै हुन्छ अन्त प्राय मानिसहरू चाहिँ त्यहाँ गएर समय बिताउने गर्छ